खेलकुदले हाम्रो गाउँलेहरू को जीवनमा धेरै नै महत्त्वपूर्ण भूमिकाहरू खेलेका छन् विशेष गरी हामी गाउँलेहरू वर्षैभरी कामै कामले भरिएको हामी गाउँवासीको मान्छेहरू हौँ र यसरी समयमा कुनै किसिमको खेलहरू र खेल्दाखेरि चाहिँ हामीलाई त्यहाँ धेरै हौसला आउने गर्छन् जोस आउने गर्छन् यसरी जीवनमा जोस र हौसला आउनाले गर्दा पनि मान्छेको जीवनमा धेरै तनावहरू कम्ती हुने गर्छन् यसरी गाउँ बस्तीमा पनि यसरी खेलहरू खेल्दा ती खेलहरूबाट हामी धेरै राम्रोसँगले खेलेर गयौँ भने हामी देशव्यापीहरूमा पनि खेल खेल्न सक्छौँ यस्तो खेल खेल्दा यसरी हाम्रो खेलकुद प्रदर्शन माथि गएर हामीले यसरी प्रदर्शन गर्दा त्यो क्षेत्रमा पनि हामी सफल बन्यौँ भने अझै हाम्रो जीवनमा धेरै धेरैभन्दा धेरै महत्त्वपूर्ण खेलले भूमिका खेलेको हामी पाउँछौँ